म अहिलेसम्म रेल चढेको त छैन तर मलाई रेल चढ्ने इच्छा चाहिँ छ अब रेल चढेको छुइनँ र पनि अब कति कुरो मलाई रेलको विषयहरूमा थाह छ अब रेल म सिलगढी जाँदा छ्यामालाई पुऱ्याउनु जाँदा त्यहाँनिर देखेको रेल लामो हुन्छ अनि रेलमा निकै डब्बाहरू पनि हुन्छन् त्यसमा रेल चढ्नको लागि छेवैमा एउटा घर हुँदोरहेछ त्यस घरमा गएर टिकट काट्नु पर्ने हुँदो रहेछन् र त्यो टिकट काटे पछि रेलमा चढ्दा टिटी हुँदोरहेछ टिटीले टिकट चेक गर्नु हुनेरहेछ अनि मै अनि मैले त्यहाँ देखेको रेल यस्तो हुन्छ भन्ने अनि मैले सानैमा देखेको दार्जिलिङमा पनि एउटा रेल छ त्यसमा बतासेको सानो रेल भन्छ त्यो कर्सियङदेखि दार्जिलिङसम्म जान्छ त्यो कोइलाले चल्छ मैले मलाई इच्छा चाहिँ छ त्यो रेलमा चढ्ने त्यो रेल साह्रै लामो त छैन त्यस्तै पाँच छ डब्बाहरू छन् त्यसमा चढेर मलाई सिलगढीदेखि कर्सियङदेखि सिलगु दार्जिलिङसम्म जाने इच्छा त्यहाँबटा रमिताहरू हेर्ने इच्छा छ अनि त्यो त कोइलाले चल्छन् त्यसलाई बतासेको रेल भनिन्छन् क कति किताबहरूमा पनि खा लेखेको छन् बतासेको सानो रेल भन्ने कविताहरू छ मैले सानोमै सुनेको पढेको पनि सानोमा अनि त्यसमा चढ्ने मलाई चाहिँ इच्छा चाहिँ छ तर अहिलेसम्म मैले कहीँ पनि रेलमा चढेको चाहिँ छुइनँ तर अब एकदिन गएर कर्सियङदेखि दार्जिलिङसम्म चाहिँ मलाई जाने इच्छा छ